हामी मैले गरेको एउटा पदयात्रा कुन हो भन्दाखेरि हामीले गिनी विश्वकर्माको लागि एउटा र्याली निकालेका थियौँ उसँग एउटा नराम्रो व्यवहार भएको थियो र उसलाई उसलाई रेप गरेर केटाहरूले रेप गरेर उसलाई चाहिँ रेल्वे ट्र्याकको त्यहाँनिर फ्याँकिदिएको थियो र उसलाई हामीले बचाउनको निम्ति उसलाई हामीले बचाउन त सकेनौँ उसका आमाबाबुलाई उनीहरूको छोरा छोरी फर्काउन सकेनौँ तर उनको लागि एटलिस्ट हामीले जस्टिस माग्न सक्यौँ किनभने हामी गाउँघरको सबैजना मिलेर हामी गाउँघरको सबैजना मिलेर एकदमै बेसी हामीले पदयात्रा गर्यौँ हामीले यात्राहरू गर्यौँ हामीले जस्टिस माग्यौँ उसको लागि पुलिसले केही एक्सन लिनुपर्छ भनेर हामीले सामर्थ्य गर्यौँ र सबै कुरा हामीले गरिसके तापछि हामीले धेरै कुराहरू गर्यौँ अन्त हामीले बाग्राकोट कोइला कम्पनीदेखिको गोदाम लाइनसम्म बरघाट गोदाम लाइनसम्म हामीले र्याली निकालेको थियौँ र र्याली एकदमै राम्रो गयो हामीले उसलाई क्यान्डल बालेर उनका उसको आत्मालाई शान्ति पाओस् भनेर हामीले प्रे गरेको थियौँ